दार्जिलिङ जिल्लाका मानिसहरूले पछ्याउने मुख्य पेसाहरूमा चाहिँ के हो भन्दा चाहिँ एउटा चाहिँ हो कन्ट्र्याक्टर कन्ट्र्याक्टर चाहिँ अहिले साधारण भन्दा साधारण मानिसहरूले नि क्न्ट्र्याक्टहरू गरिरहेका हुन्छन् किनभने यहाँका नेतृत्वहरूले चाहिँ अब धेरै मात्रमा युवाहरूलाई उनीहरूसँग हिँडाएर डुलाएर काम दिन्छु भन्ने एउटा आशा देखाएका हुन्छन् र यहाँ रोजगारको क्षेत्रमा गभर्मेन्ट जब सरकारी काम पाउनको लागि धेरै गाह्रो छ यो चाहिँ दार्जिलिङ जिल्लामा मात्रै होइन भारतको सबै जस्तो जगामा चाहिँ साह्रो भएकोले गर्दा झनै त दार्जिलिङ जिल्ला भारतकै अब एउटा स्टेट वेस्ट बेङ्गलको सानो एउटा जिल्ला हो त्यसै त यहाँनेरि एकदम चुनौतीहरू छन् गभर्मेन्ट जब पाउनको लागि र त्यसैले कन्ट्र्याक्टर चाहिँ बेसी मात्रमा खोजेको भएका हुन्छन् मानिसहरू यहाँका राजनैतिक दलले चै एकदम अहिलेको अल्दो बल्दो जल्दो युवाहरूलाई चाहिँ उनीहरूको फाइदाको लागि भनौँ वा दैशकै लागि आफ्नो ठाउँकै लागि विकासको लागि भनौँ युवाहरू चाहिँ उनीहरूसँग हिँडेका हुन्छन् र त्यसैले गर्दा म काम दिन्छु नोकरी दिन्छु भनेर हिँडाएका हुन्छन् तर त्यो दिन सक्तैनन् नोकरी र सान्सानो कन्ट्र्याक्टहरू गरेकोले गर्दा कन्ट्र्याक्टर चाहिँ एउटा पेसा जस्तै भएर चाहिँ जिल्लाका मानिसहरूले त्यो करियर चाहिँ धेरै मात्रमा पछ्याइरहेका हुन्छन् र अर्को चाहिँ पढेर साधारण तवरले पढ्दै पढ्दै जान्छन् र सबैजना चाहिँ अब एउटा सरकारी काम पाउँछु भनेर चाहिँ पढ्ने हुन्छन् तर त्योहरू पाउँदैनन् र आफ्नो सान्सानो व्यवसाय गरेर बस्छन् जस्तै कि फुलहरू रोपेर फुलहरू बेच्ने व्यवसाय धेरै मात्रमा गरेका छन् धेरै मात्रमा छ अन्त त्यसरी आफ्नो आफ्नो दोकानहरू खोलेर लुगा फाटाको दोकानहरू खोलेर बस्ने पनि धेरै मात्र छन् दार्जिलिङका मानिसहरूले पछ्याउन लाग्ने सामान्य पेसा वा करियर यी यति नै छन्